अब है विद्यार्थीहरूले चाहिँ है स्कुली शिक्षापछि चाहिँ अब के गर्छ अब है त्यो त आफ्नो आफ्नो बिचार हो है अन्त कसैले अब है अब क्लास टुवेल्भ सकेर हुन्छ अब स्कुली शिक्षा पढिसकेर कसै अब अझै अब इच्छा लाग्नेहरू पढ जसले चाहिँ अब घरबाट अब है फाइनेनसियली सपोर्ट गर्न सक्छ उसलाई चाहिँ अब सक्छ फेमिलीले र त्यो अब मान्छे पनि पढ्नु चाहन्छ भने चाहिँ अब पढ् अझै अब है त्यहाँदेखिको पढ्दै पढ्दै जान्छ है अब कसै चाहिँ अब अब सपोर्ट फानेन्सियली सपोर्ट गर्नु सक्छ र पनि अब पढ्नु सक्दैन पढ्नु मान्दैन तिनीहरूले चाहिँ अब केही आफ्नो अब प्राइभेट जबहरू खोजेर जान्छ है प्राइभेट कामहरू गर्छ र अब कसै चाहिँ अब घरबाट सपोर्टै गर्न सक्दैन है फाइनेन्सेली त्यस्तोहरू चाहिँ अब घरको है बाध्यताले गर्दा केही कामहरू गर्नु जान्छ है र अब अब अहिले त के भन्छ उयो गरिसकेर है क्लास टुवेल्भ पास गरिसकेर प्रायः त अब के भन्छ काम गर्न नै जान्छ अब है आफ्नो फेमेलीको अब सपोर्ट फेमिलीलाई सपोर्ट गर्नुको लागि है र अब के भन्छ कसै कसै चाहिँ हुन्छ आब के भन्छ अब पढ्नु इच्छा लाग्ने टुवेल्भ सकेर पनि पढ्नु सक्छु म चाहिँ यो गर्छु त्यो गर्छु अहिले त अब गभर्मेन्ट जबको लागि यो पढ्छु त्यो पढ्छु भनेर अब पढ्नुको लागि चाहिँ अब कसै कसै चाहिँ पढ्छ नत्र भने चाहिँ अब प्रायः जस्तो चाहिँ अब अहिले चाहिँ प्राइभेट जब नै गर्छ